हालैमा मैले एमआइको फोन किनेको थिएँ र आजभोलि यो एमआइको फोनहरूमा निकै समस्या रहेछ त्यसैमा पनि अहिले आएर मैले यो महसुस गरेँ र यसमा चाहिँ विशेष गरेर नेटवर्कको समस्या चाहिँ महत्त्वपूर्ण लाग्यो